मेरो परिवार एउटा सानो परिवार हो जसमा हामी चारजनाको परिवार छौँ बाबु आमा अनि एकजना छोरा एकजना छोरी हामी सबै घरमा मिलेर बस्छौँ दुखसुखमा साथ दिने कोसिस गर्छौँ कुनै काममा पनि सबै मिलेर गर्ने हाम्रो आदत छ कुनै परिवारमा दु ख परे गाउँ समाजमा हामी सबै गएर नै सघाउने गर्छौँ कुनै प्रकारको असुविधा हुने सम्भावना हुँदैन त्यसै गरेर साथीहरू पनि मेरो त्यस्तै खालकाहरू छन् जसले सधैँ नै साथ दिनेहरू हुन्छ सधैँ हासी खुसी बोल्ने भेटघाट हुँदाखेरी पनि अनि परेको समयमा पनि सबै आएर सघाउने साथै आफू पनि गएर साथ दिने हाम्रो सम्बन्ध छ